र हामीले गएको ठाउँहरूमा बिशेष गरिकन सिक्किमको भ्रमण गरिएका छौँ सिक्किममा बिशेष गान्तोक सिक्किमकै राजधानी भएकोले गर्दा त्यहाँ सबै कुराको सुविधा छ र त्यहाँनिर बिशेष हस्पिटलहरू एक्दमै राम्रो छ उपचारको निम्ति अनि सुन्दर ढङ्गले सफासँगले त्यहाँनिर बनाएको छ अनि धेरै हेर्ने मनोरम दृश्यहरू पनि छ त्यो प्रकृतिले नै सुन्दरता दिएको छ त्यो सिक्किम त्यहाँबाट हिमालहरू हिउँहरू प्रशस्तसँग देख्न पाइन्छ अनि त्यसरी नै हामी दार्जिलिङ पनि गएका छौँ अनि दार्जिलिङमा बिशेष चौरस्ता अति सुन्दर छ त्यहाँनिर धेरै मानिसहरू त्यहाँनिर आउने जाने गर्दछन् अनि त्यहाँको हामीले पनि परिभ्रमण गर्ने मौका पाएका छौँ त्यसरी नै हामी कोलकत्ता अनि सिलगडी गएका छौँ त्यहाँबाट हामीले ट्रेनको यात्रा गरेका छौँ हवाई जहाजको यात्रा गरेका छौँ अनि दिल्ली मुम्बई सबै जग्गा हामी परिभ्रमण गरेता पनि त्यानिर धेरै अरू भाषीहरू भएको कारणले गर्दा त्यति हामी आफ्नो हृदय खोलेर त्यहाँको मानिसहरूसँग सम्बन्ध राख्नु नसकेता पनि त्यहाँका स्थानहरूलाई चाहिँ हामीले राम्ररीसँग परिभ्रमण गर्न पाएका छौँ अनि त्यँहा सुन्दर सुन्दर दृश्यहरू छन अग्ला अग्ला बिल्डिङ्हरू बनाएका छन अनि त्यसले हामीलाई धेरै मनमोहक पनि बनाएको छ अनि ताज महल देख्न पाएका छौँ अनि त्यो सुन्दर हामीले पुस्तकहरूमा मात्रै पढेका थियौँ हामीले त्यो जग्गाको पनि हामीले भ्रमण गर्न पायौँ त्यसरी नै हामीले नेपालको पनि भ्रमण गर्न पायौँ काठमाडौँ त्यहाँ चाहिँ हाम्रै भाषी आफ्नै नेपाली दाजु भाइ भएकोले गर्दाखेरी धेरै समयसम्म हामीले बिताउनु त्यो ठउँमा पायौँ त्यहाँको मानिसहरूसँग हाम्रो सबै रहन सहन बसाइ उठाइ खवाइ पिई सबै मिल्ने भएकोले गर्दाखेरि हामीले धेरै समय सम्म हामीले नेपालमा बसोबासो गर्ने मौका पायौँ त्यहाँको भाषा सांस्कृति सबैकुरा एउटै प्रकारको भएकोले गर्दा त्यहाँको राम्ररीसँग भ्रमण गर्न पायौँ त्यति नै सुन्दर छ त्यो प्रकृतिले सुन्दरता दिएको छ अनि त्यहाँको प्रकृति पहाड हिमाल अनि त्यहाँको बाटो घाटोले नै हामीलाई धेरै मनमोहक बनाएको छन अनि यसरी नै अरू जग्गा पनि हाम्रो कालिम्पोङको पनि विभिन्न जग्गाहरूमा हामीले भ्रमण गरेका छौँ कालिम्पोङको कफेर छ अनि नोक डाँडा जहाँ चाहिँ धेरै पिकनिकको लागि त्यहाँनिर मानिसहरू जाने गर्दछ अनि त्यसरी नै हामी पनि त्यहाँ गएका छौँ अनि कालिम्पोङको विभिन्न जग्गाहरू कालिम्पोङको दुर्पिन जहाँ चाहिँ आर्मी बेस क्याम्प छ अनि त्यहाँनिर विभिन्न हेर्ने ठाउँहरू छ त्यहाँ गुम्बाहरू छ अनि त्यहाँ हामीले भ्रमण गर्न पाएका छौँ अनि कालिम्पोङको डेलो धेरैचोटि हामी त्यहाँ पुगेका छौँ त्यहाँबाट सिक्किमलाई हेर्न पाउँछौँ त्यहाँबाट प्याराग्लाइडिङ उड्ने मौका हामीले पाएका छौँ अनि त्यहाँबाट उड्दा हामीले कालिम्पोङको कालिम्पोङ सहरको राम्ररीसँग अवलोकन् हेर्न पाएका छौँ यसरी नै हामीले धेरै ठाउँहरू घुम्ने मौका पाएका छौँ